हलो तपाईँ प्रिके ब्रदर्सबाड बोल्नु भएको अँ मैले अस्ति त्यहाँबाट अस्ति दुईवटा किताबहरू मगाएको थिएँ फिक्सनल्स बुकहरू त्यो किताबहरू अति नै राम्रो रहेछ

त्यस किताबबाट मैले धेरे कुरा धेरै नयाँ कुराहरू सिक्न पाएँ अनि त्यस किताबलाई म अझै मगाउन चाहन्छु के त्यो किताब तपाईँकोमा अहिले उपलब्ध हुन्छ ए कहिले चाहिँ आउनेछ र त्यो किताबहरू अब दस दिनबाद ए हजुर अलिक छिटो गर्दी गर्दिनु भए कस्तो राम् राम्रो हुन्थ्यो

त्यस किताबलाई म एकदमै पढ्न इच्छुक छु हजुर त्यस त्यस किताबद्वारा मैले धेरै नयाँ कुराहरू सिक्न पाएँ त्यसै कारणले गर्दा मैले त्यस किताबलाई फेरि एकपल्ट मगाएको

त्यस किताबका नयाँ नयाँ लेखहरू आएको छैन हजुर त्यही आएको छ भने मलाई आज बेलुकासम्म डेलिभरी गराइदिनुस् न हजुर हुन्छ दा त्यस किताबको दाम चाहिँ कति हो तिन सय हुन्छ म हुन्छ तपाईँ गराइदिनुस् म तिन सय त्यहीँ डेलिभरी हुँदै गरिदिन्छु पैसा तिरिदिन्छु हुन्छ